हलो दिदी हलो हलो दिदी सुन्नुहुँदैछ हलो हलो हजुर सुन्नुहुँदैछ हलो अँ सुन्दैछु त हो त हजुर हो त हजुर हजुर सागसब्जीहरू यो अहिलेको मौसमको हजुर हजुर

ए हजुर हजुर

ए हजुर अहिलेको त त्यही छ हौ मौसममा बहिनी ऊ यो सागहरू छ हो हजुर सागहरू चाहिँ तपाईँको बिस रुपियाँ बिटा छ तर त्यो तपाईँको यो मधेसको साग होइन बस्तीको छ नि बस्तीको सागहरू छ पुबुङ बस्तीको साग छ हजुर हजुर अँ हो नि हजुर हो त हो त हजुर हजुर ए हजुर अँ करेलाहरू पनि छ कि करेला चाहिँ तपाईँको पर्छ हजुर ए हजुर हजुर सबै छ दि हजुर हजुर हजुर हजुर खानै बनाउने होला नि त सादा अब त्यो गाउँ अब नेपाली खालको खाना बनाउने ए हजुर हजुर हजुर हजुर

तपाईँको अहिले चाहिँ त मेरोमा चाहिँ फिलहाल चाहिँ के आएको छ भन्दा चाहिँ अब सागहरू भयो डुकुहरू छ अहिलेको अब यो अहिले मौसममा सागसब्जीहरूमा अनि त तपाईँको मटर भयो हो करेला छ अनि ताँबा पनि छ ताँबाको छ अनि त डल्ले खोर्सानी छ हो डल्ले खोर्सानीलाई तपाईँले त्यो कस्तो मतलब न ऊ यो न त्यो हुन्छ नि पा नुनमा भिजाएको पनि छ नुनमा नभिजाएको पनि छ हो ए हजुर केरेक् केरेक् खालको हरियो खालको ए हजुर हजुर काँक्राहरू त छ नि काँक्रा भयो होइन तपाईँको यो बस्तीको ऊ योहरू पनि छ भेन्डीहरू पनि छ हो अनि त दाम चाहिँ तपाईँको कस्तो छ भन्दाखेरि चाहिँ तपाईँको ताँबाको दाम चाहिँ तपाईँको कसरी केजी पर्छ भन्दा चाहिँ तपाईँको साठी रुपियाँ केजी पर्छ हो अनि त डल्ले खोर्सानी ए हजुर हजुर ए अँ अँ हजुर तपाईँको डल्ले खोर्सानी चाहिँ तपाईँको छ तपाईँको दुई सय रुपियाँ किलो छ डल्ले खोर्सानी चाहिँ अनि त करेला चाहिँ तपाईँको किलोको हिसाबले चाहिँ यो मदेको मधेसको भए त अलिक सस्तो पर्थ्यो हो अब यहाँ चाहिँ यो ऊ यो बस्तीको भएर चाहिँ करेलाहरू चाहिँ तपाईँको अस्सी रुपियाँ किलो छ हो मटरहरू पनि त्यस्तै छ अस्सी रुपियाँ किलो नै छ हो भेन्डीहरू त पर्दैन होला कि पर्छ भेन्डी हजुर नलिने भेन्डी हजुर हजुर अरू के लिनुहुने अरे काँक्रा चाहिँ तपाईँको चालिस रुपियाँ किलो छ हजुर हजुर अँ हजुर हजुर अँ होइन होइन गरिदिन्छु नि म तपाईँलाई पन्ध्र पर्सेन्टहरू तपाईँलाई म डिस्काउन्ट दिइहाल्छु नि तपाईँले यो सामान चाहिँ तपाईँलाई कहिले चाहिएको छ भन्नु त हजुर हजुर हजुर हुन्छ हुन्छ मैले ऊ योहरू पनि छ है दिदी रुख टमाटरहरू पनि छ अचारहरू बनाउँछ भने रुख टमाटरहरू पनि छश हजुर हजुर रुख टमाटर पनि छ हो अनि त अरू चाहिँ पर्खिनुहोस् है ऊ यसहरू पनि छ यो घरमै फलेको क्या हजुर रुख टमाटर अलिकति महँगै छ एक सय बिस रुपियाँ किलो छ कि तर म तपाईँलाई मिलाइदिन्छु नि कति लान्छ अब त्यो अचार हाल्नु चाहिँ हजुर हजुर हजुर ए हजुर हजुर हो नि सबैको घरमा चाहिन्छ चाहिन्छ है हो नि ताँबा त्यो ऊ यो रुख टमाटरहरू हालेर मज्जाले अचार बनायो भने डल्ले खोर्सानीहरू हलर हालेर बनायो भने त मज्जाको हुन्छ नि है हजुर हजुर अँ हुन्छ यस्तो गरौँ कि म तपाईँलाई नि भरेतिर कल गर्छु कि म सबै दामहरू मिलाएर तपाईँलाई कति मैले घटाइदिएँ हो त्यो सबै गरेर चाहिँ म तपाईँलाई बेलुका हिसाब पठाइदिन्छु नि ल होइन होइन हुन्छ म गरिदिन्छु नि त्यो त तपाईँले भन्नु पर्दैन नि तपाईँले लगि त रहनु हुन्छ नि हाम्रोबाट चिनैको हो फेरि हो हुन्छ म म तपाईंलाई सबै बनाइदिएर चाहिँ तपाईँलाई म बेलुका भन्छु नि ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ राखे है हुन्छ